नमस्ते महाशय मैले अघि एक घण्टा पूर्व अघि क्याब बुक गरेको थिएँ मेरो नाम निगम हो अब म त्यो बुक गरेको क्याब रद्द गर्न चाहन्छु किनभने मैले पूर्वमा दिएको पिक अप स्थान गलत भएछ मैले धेरै बेरसम्म प्रतीक्षा गरेँ क्याबको तर क्याब आएन र धेरै बेरसम्म पनि प्रतीक्षा गर्दाखेरि क्याब नआउँदा मलाई आभास भयो कि मैले जब क्याबको बुक गरेको थिएँ त्यति बेला पिक अप स्थान गलत चुनिपठाएछु मैले पिक अप स्थान प्रधान नगर हिल कार्ट रोड हनुमान मन्दिर छेउमा बुक गरेछु तर वास्तवमा मेरो पिक अप स्थान विदान रोड बाटा चौकमा थियो अनि क्याब चालाक नि धेरै बेरसम्म नआउँदाखेरि मलाई शंका भयो र मैले फोन लगाएँ क्याब ड्राइभरलाई त्यस बेला पो थाहा पाएँ कि बुकिङ गरेको बेलामा पिक अप स्थान गलत भएछ अब मलाई अफिस जान ढिलो भइसक्यो त्यसैले म क्याब रद्द गर्न चाहन्छु कृपया गरीकन क्याब रद्द गर्ने प्रोसस के छ मलाई यसो ब बताएर मैले गरेको अर्डर या मैले गरेको बुकिङलाई क्यानसल गरिदिनु हुन्छ भने म तपाईँलाई रिक्वेस्ट गर्छु नि हस् हुन्छ धन्यवाद थ्याङ्क यू